औ सुन न त्यो मैले के अरे पशुपति स्टोरबाट ग्यास स्टोभ किनेको थिएँ कि हिजो पुरानो ग्यास स्टोभ पनि साट्दो रहेछ त्यसको चाहिँ पाँच सौ रुपियाँ पाउँदो रहेछ अन्त त्यो ग्यास स्टोभ ल्याएको थिएँ त्यो कस्तो राम्रो रहेछ हौ त्यसको स्टिलहरू पनि राम्रो रहेछ स्टेन स्टिलको रहेछ अन्त के अरे बर्नरहरू पनि पित्तलको हो राम्रो के अरे फ्लेम पनि राम्रो आउँदो रहेछ त्यसको हो मलाई त पूरा मनपऱ्यो अब तिमीलाई पनि अब ल्याउनु छ भने चाहिँ त्यहीँ पशुपति स्टोरमा जाऊ न त्यहाँ बाजारमा चिन्छौ होइन पशुपति स्टोर अँ त्यहाँनिर ल्याउ न त्यहाँबाट राम्रो छ मलाई त पुरा मनपऱ्यो